हेलो हेलो हजुर हजुर कता कता जानु छ भन्नुहोस् तपाईँहरू तपाईँलाई म कुन कुन जग्गा घुम्नुहुन्छ सबै जग्गा म तपाईँलाई म भनिदिने छु अनि त्यो जग्गा भन्नुहोस् ल अनि हाम्रो डेलो डाँडा छ मङ्गल डाँडा छ मङ्गलधाम अनि परम होमस्टे अनि रेनार्ड होमस्टे अनि एकता होमस्टे अर्को यहाँ पर हाम्रो रमाइलो सन्तुक अनि यहाँ तल हाम्रो रेली भ्याल्ली भिलेज कुन जग्गा जानुहुन्छ अनि लेप्चा मैदान पनि छ लेप्चा टार पनि छ अनि एकदम तपाईँले डेलो डाँडा डेलो तपाईँले गर्नुभयो भने डेलोमा तपाईँको त्यहाँ चाहिँ लजहरू लिएर बस्न सक्नुपर्छ डेलोमा चाहिँ त्यस्तो केही छैन बस्ने त्यहाँ चाहिँ होमस्टे नै लिनुपर्छ र तपाईँ लेप्चा होमस्टे अनि एउटा होमस्टे पनि छ साधु खोल्सा होमस्टेमा चाहिँ तपाईँले टेन्ट लिएर बस्नुपर्छ अनि रमाइलो सन्तुकमा पनि अनि होमस्टे टेन्टहरू छ अनि परम होमस्टे अनि त्यहाँ चाहिँ खोला रिभर्सहरू छ सानो खेलाहरू छ त्यहाँ चाहिँ तपाईँ बस्नुपर्छ टेन्टहरू लिएर लिनु पनि सक्छ तपाईँ होमस्टेमा बस्दा पनि हुन्छ अनि खानु बस्नु तपाईँलाई जति पनि अर्ग्यानिक माछाहरू तपाईँको स्टोन स्टोन फिसहरू पाउनुहुन्छ तपाईँले ढुङ्गा माथि पकाएको र बेम्बो कुकहरू छ तपाईँको बेम्बो सुपहरू सबै तपाईँलाई एभाइलेबल तपाईँले पाउनुहुन्छ अनि छाँगे फल्स पनि छ छाँगे फल्समा तपाईँको त्यहाँ पनि होमस्टे छ तर त्यहाँ चाहिँ होमस्टेमा तपाईँले चाहिँ घरमा बस्नु पऱ्यो र तपाईँले यदि चाहानुभयो भने टेन्टमा बस्नु हो भने चाहिँ तपाईँ परम होमस्टे र रमाइलो सन्तोक र साधु खोल्सा होमस्टे तपाईँ आउनु पऱ्यो कुन चाहिँ तपाईँले छान्नुहुन्छ हुन्छ हुन्छ भोलि तपाईँ मलाई म तपाईँलाई भोलि म एनजेपीमा आएर म तपाईँलाई पिकअप गर्छु ल हुन्छ